हेलो हजुर यो ग्रोसरी सप हो हजुर त्यहाँनिर चामल कसरी बोरा छ होला है हजुर म मिना बोलेको कि उयो के अरे चामल ल लक्की सेभेन लक्की सेभेन हजुर कसरी बोरा छ फिफ्टिन हन्ड्रेड छ यो कति केजीको बोरा हो ट्वेन्टी फाइभ केजीको हो ए होइन यो महिनादेखिको यो चामलको उयो के अरे तिस केजीको भएर आउँछ भन्दैथ्यो कि त्यो भएर नि दाम हजुर त्यसको चाहिँ प्राइस कति हुन्छ होला ए हजुर अन्त दाल कसरी छ हौ मुसुरी दाल हजुर दाल चाहिँ म मलाई मुङ दाल पनि चाहिएको छ र मुसुरी दाल पनि चाहिएको छ कि कसरी केजी पर्छ होला हजुर अन्त चिनी कसरी छ होला फिफ्टी फाइभले छ है आशीर्वाद आँटा छ हजुर आशीर्वाद आँटा कति छ होला केजीको ए अन्त अमृतभोग चाहिँ अमृतभोग आँटा चाहिँ ए त्यस्तो बेसी छैन है यो सबै सामान तपाईँकै सपमा पाइहाल्छ नि है अस्ति आउँदा आधी आधी उयो सटेज भएको थियो कि अनि त्यही भएर नि तेल कसरी छ होला राइस ग्राइन्डर चाहिँ हजुर मसलाहरू पनि सबै छ त्यहाँनिर ए जिरा कसरी पावा होला हजुर ए भनेपछि त सबै उयो चाहिँ एउटै जग्गा पाइहाल्ने रहेछ है यो पालिदेखि चाहिँ हजुर उयो के अरे त्यहाँको लोकल हो यो सब्जीहरू चाहिँ उयो के अरे अस्ति आउँदाखेरि त सब्जीहरू थिएन नि त हो त्यो उयो के अरे लोकल सब्जीहरू हो भने चाहिँ अलिक राम्रो हुन्छ भनेर नि हजुर हुन्छ हुन्छ म आउँछु नि